मैले हौ अस्ति के हरे त्यो प्रकाश कोविदको उपन्यास ल्याएर पढेको नि त पहिलाम पढ्नु त पढेको थिएँ होइन अन्त फेरि अस्ति पनि एकपल्ट रि दोहऱ्याएर पढ्नु पऱ्यो भनेर ल्याएर पढेको थिए हैन प्रकाश कोविदको उपन्यासहरू त्यसै पनि मलाई पुरा मन पर्ने अब त्यसै पनि अब त प्रकाश कोविदका उपन्यासहरूले समाजलाई कस्तो अब राम्रो राम्रो उयोहरू दिइरहेको छ दिशा निर्देशहरू गरिरहेको छ होइन अन्त अन्त फेरि ल्याएर पढौँ पढौँ लाग्यो त्यो क्या प्रकाश कोविदका उपन्यास पढेको थिएँ अब त्यो के अरे प्रकाश कोविदका उपन्यास त्यो चालिस दिनको चालिस दिन छ होइन अन्त अर्को जन्म त्यो पढेको थिएँ अन्त अन्त त्यसमा अब चालिस दिनको उपन्यासमा त झन अब प्रकाश कोविदले जुन चाहिँ हाम्रो चालिस दिनको आन्दोलनको टाइममा भएको कुराहरू है र हाम्रो हाम्रो पात्रहरूलाई दुईजनालाई लिएर टिस्टामा जुन चाहिँ के अरे माछा मारेको त्यहाँदेखिको पेशोकको उकालो दु ख गरेर त्यो उकालो हिँडेको अन्त त्यहाँदेखिको अब त्यसरी मान्छेले अब चालिस दिनको स्ट्राइकमा चाहिँ अब कस्तो अब को स्ट्रगलहरू होइन कस्तो अब उयोहरू सङ्घर्षहरू गरेको थियो र मान्छेले गरेको एउटा राजनैतिक आन्दोलनको लागि कति कति सङ्घर्ष गरेको थियो र अब मान्छेले कति कति दु खहरू पायो होइन र अब समाजलाई त्यो कुराहरू चाहिँ एकदमै राम्रो प्रकारले दिएको जस्तो लाग्यो नि त मलाई चाहिँ अन्त प्रकाश कोविदको उपन्यासहरू त्यसै पनि अब हाम्रो सामाजिक क्षत्रको लागि त्यसै पनि राम्रो छ छनको लागि तर अब त्यो चालिस दिनको चुन चाहिँ उपन्यास छ चालिस दिन छ त्यसमा चाहिँ अब हामीले हाम्रो समाजमा भएको हाम्रो के अरे युवाहरूले गरिरहेको सङ्घर्षहरू होइन र कस्तो प्रकारले सङ्घर्ष गरिरहेको छ हाम्रो समाजलाई अगाडि बढाउनको निम्ति हाम्रो गाउँलाई अगाडि बढाउनको निम्ति भन्ने कुराहरू चाहिँ एकदमै राम्रो त्यसमा वर्णन गरेको छ अब एकदमै मन परेको नि त मलाई त्यसै पनि अब पढिरहन्छु म होइन उपन्यास प्रकाश कोविदको उपन्यास त्यो चालिस दिन उपन्यासमा चाहिँ अब सम्पूर्ण चालिस दिनको आन्दोलनभित्र चाहिँ अब कालिम्पोङबाट है जो के अरे पात्र छ र पात्र र पात्रा छन् उनीहरू चाहिँ अब पेशोकको पेशोकको त्यो उकालोको तपाईँको डाक बङ्गलाको उकालोहरूमा जुन प्रकारले त्यो पात्र र हरूले खिनेको जुन चाहिँ प्रकारको त्यो दु ख गरेको हाम्रो युवाहरूमा हुनुपर्ने एउटा जागरूकता होइन हाम्रो युवाहरूमा हुनुपर्ने एउटा जोस एउटा जाँगर भन्ने कुरा चाहिँ त्यो चालिस दिन उपन्यासमा चाहिँ प्रकाश कोविदज्यूले अति नै अति नै राम्रो प्रकारले वर्णन गरिदिनुभएको छ है र त्यसले चाहिँ अब हाम्रो समाजलाई हाम्रो युवाहरूलाई चाहिँ के सकारात्मक प्रभाव पर्न जान्छ भन्दाखेरि चाहिँ हामीले चाहिँ राजनैतिक क्षेत्रमा होस् या सामाजिक क्षेत्रमा होस् या कुनैपनि क्षेत्रमा चाहिँ हाम्रो युवाहरूले चाहिँ है टोटली सम्पूर्ण रूपमा अगाडि बढ्नुपर्ने हुन्छ है सम्पूर्ण रूपमा हामीले दिलोज्यान दिएर खट्नुपर्छ भन्ने कुरा चाहिँ जुन चाहिँ प्रकाश कोविदले थियो त्यो उपन्यासमा वर्णन गरेको चाहिँ अब एकदमै मलाई त्यो उपन्यास चाहिँ अब मन परेको है चालिस दिनको आन्दोलनभित्रमा जुन जुन परिस्थितिहरू जुन जुन अवस्थाहरू त्यतिबेलाको त्यो जिविसीहरूले भइरहेको थियो आन्दोलनमा जुन प्रकारको अन्यायहरू गरेको थियो होइन त्यो कुराहरूलाई चाहिँ प्रकाश कोविदले जस्ताको तस्तै त्यहाँनिर चाहिँ प्रकाश पारिदिनुभएको छ र त्यो चालिस दिनको स्ट्राइकमा चाहिँ र त्यो चालिस दिनको दिनको आन्दोलन भित्रमा चाहिँ अब प्रत्येक एक एकवटा घरहरूले कस्तो प्रकारको सङ्घर्ष गरेको थियो एक एकजना व्याक्तिले कस्तो खालको दु ख भोगेको थियो भन्ने कुराहरू चाहिँ एकदमै एकदमै अब त्यहाँनिर के भन्नु ज्वलन्त उदाहरण छर्लङ्ग छर्लङ्ग पारिदिनुभएको छ र यस्तै कारणले गर्दा प्रकाश कोविदको उपन्यास चाहिँ अब सबै उपन्यासहरू मलाई राम्रो लाग्छ तर त्यो अब सबै उपन्यासहरू राम्रो लाग्दा लाग्दै पनि चालिस दिन भन्ने त्यो उपन्यास चाहिँ मलाई अति नै अति नै अति नै राम्रो लागेको उपन्यास हो